मैले अस्तिको साल सेनहाइजर कम्पनीको दुई शून्य छ वाला हेडफोन लिएको थिएँ यो हेडफोन कसरी लिएँ भन्दाखेरि युट्युबमा धेरै जानकारी पाएँ अनुसार धेरै खोज गर्दा यो हेडफोन मैले पाएँ अनि मगाएँ पनि यस यो मगाएँ आएको दिन पहिलो दिन कस्तो भयो भन्दाखेरि पहिलो दिन दुवै कानमा मजाले सुन्दै थिएँ पछि एक हप्ता बाद एक कानमा मात्रै सुन्ने भएँ एक हफ्तामा एक कान मात्र सुन्ने भए अन्त यसको साउन्डको क्वालिटी पनि एकदमै कम हुँदै हुँदै हुँदै गयो हुँदै हुँदै हुँदै जाँदाखेरि त्यसको एक सप्ताहमा हेडफोन नै बिग्रियो अनि यो हेडफोन चाहिँ मेरो यो जिन जीवनको सबैभन्दा नकारात्मक एउटा मगाएको सामान रह्यो हो जसलाई म तुच्छ नै ठान्छु